मेरो नाम रोशनी राई हो अनि मेरो पापाको नाम ताज राई आमाको नाम प्रेमिका लेप्चा अनि म तेइस सालकी हुँ अन्त मेरो बर्थ प्लेस चाहिँ गोरुबथान लेप्चा गाउँमा भएको हो अनि मैले मेरो स्कुलिङ चाहिँ अब सानोदेखिको प्रि स्कुल भनौँ है नर्सरीदेखिको क्लास फोरसम्म चाहिँ मैले ग्रिन भेल स्कुल हाम्रो गाउँकै स्कुलमा पढेँ अनि त्यहाँदेखि चाहिँ म युद्धवीर हायर सेकेन्ड्री स्कुलमा गएँ अब मेरो हाइ स्कुल गर्नको लागि भनौँ है क्लास टेनसम्म मैले माध्यामिक चाहिँ त्यही स्कुलबाट गरेँ त्यस पश्चात म गएँ कालिम्पोङ प्रणामी बालिका विद्यामन्दिर त्यहाँबाट चाहिँ मैले कमर्समा मेरो प्लस टु गरेँ अनि अब मेरो फैमिलीमा चाहिँ हाम्रो दुईवटा घर छ जसमा चाहिँ अहिले मसँग चाहिँ एउटा घरमा चारजना छौँ अर्को घरमा हालैमा चारजना भएको छ यता चाहिँ म आमा पापा बज्यू बस्छौँ अर्को घरमा चाहिँ मेरो बज्यू काका काकी अनि भर्खरै एउटा सानो बडे बहिनी जन्मिएकी छिन् अनि मेरो हबिसहरू चाहिँ अब गार्डनिङ भयो मलाई धेरै मनपर्छ फुलहरू रोप्न ए अब मेरो घरलाई चाहिँ अब डेकोरेट गर्न अन्त अब पत्ताहरूदेखि लिएर मलाई धेरै मनपर्छ त्यो कुरो अनि बुक्सहरू पढ्नु बुक्सहरू पढ्नु अनि लेख्नु पनि मलाई मनपर्छ है मैले चाहिँ अब मेरो दुईवटा बुक बुक भनौँ त के पोइम्सको जुन चाहिँ एन्थोलोजी हुन्छ मैले कोलाबोरेसनमा चाहिँ दुईवटा बुक चाहिँ मैले पब्लिस भएर हाम्रो अमेजनमा पनि आएको छ अनि अर्को चाहिँ अब मेरो लाइफको एम चाहिँ अहिले भनौँ नै भने त मैले धेरै बेसी सोचेको छैन लाइफको बारेमा कि अगाडि बढे्र के गर्छु भनेर तर मलाई अब अरू केही नगरे पनि मलाई एटलिस्ट एउटा नोभल चाहिँ लेख्न धेरै मेरो इच्छा है पहिल्यैदेखिको इच्छा अनि अब मेरो साथीहरूको कुरा गर्दाखेरि चाहिँ मेरो साथीहरूमा चाहिँ गाउँकै छ अब कजन भन्छ कजन त के मेरो देवाको छोरी जरीना भयो अनि मेरो अब पहिला अब यता कालिम्पोङ आएर बस्ने साथीहरू भयो अब सुरभी भयो अनि सानैमा हामी अब जुन चाहिँ ग्रिन भेल स्कुल पढेका थियौँ त्यहाँनिर नेहा छन् अनि